ए यो तपाईँ डेभिड ग्यासबाट बोल्नुभएको हो ए होइन मैले के भन्छ अस्ति के अरे बुक गरेको थिएँ ग्यास कि अन्त आइपुगेन र नि ए हो त म यहाँ गाउँबाट कि होइन के भन्छ मैले अस्ति अस्ति पनि त्यस्तै गर्नुभयो अन्त अस्ति मैले के अरे बुक गरिरहेको थिएँ होइन मलाई यहाँनिर एकदमै अर्जेन्ट चाहिएको थियो अस नभए भने त म बजारबाटै ल्याउने थिएँ म त्यहाँनिर आउँदाखेरि फेरि भन्यो के अरे आउँछ गाउँमै आउँछ भन्यो होइन अन्त यहाँनिर आएन मलाई यहाँनिर एकदम बेसी ग्यासको दुख भइरहेछ खै त अन्त अस्ति पनि आउँछ भन्यो आउँछ भन्यो छैन आउनु हो अहिलेसम्म अन्त मैले तपाईँलाई कल गरेको नि ए हजुर होइन के अरे अन्त अरू अरू ग्यासहरू त आइरहेको हुन्छ त ए हजुर होइन के अरे अन्त मलाई फेरि अलिक अर्को दुई तिनवटा चाहिएको थियो कि

होइन होइन मलाई चाहिँ अलिकति ब्ल्याकमै चाहिएको थियो कि मैले त्यो बुकको त अलरेडी बुक गरिसकेको छु मलाई त्यो ब्ल्याकमै चाहिएको थियो नि त दुई तिनवटा अँ मिलाई मिलाइदिनु होस् न त त्यो दुई तिनवटा चाहिँ कि अन्त त्यसको चाहिँ के कस्तो पर्छ कति पर्छ भनेर नि ए हजुर हुन्छ मलाई त्यो दुई तिनवटा चाहिँ मिलाइदिनु होस् र मैले बुक गरेको चाहिँ एकदमै कसरी हुन्छ ल्याइदिनु होस् हो